त्यो त अब यता त हिल साइडमा त अब त्यही हो ट्याङकी बनिन्छ ट्याङकी अब त्यहाँ रडहरू हालेर त्यहाँबाट अब बलुवा सिमेन्टहरू हालेर चाहिँ अब त्यो ट्याङकी बनाउँछ त्यो ट्याङकी बनाएर त्यहाँदेखि त्यसलाई भित्र अब प्लास्टरहरू गरेर त्यहाँदेखि चाहिँ त्यहाँ चाहिँ त्यहाँबाट अन्त त्यहाँदेखि त्यसको पन्ध्र दिनको बादमा चाहिँ अन्त पानी हाल्छ त्यहाँ त्यो पनि पानी अब कहाँबाट ल्याउँछ पर खोल्चा त्यहाँ मोहनबाट त्यो क्यास् उस बनावरिकन त्यहाँदेखि त्यहाँबाट चाहिँ पाइप लगाएर अब जोडेर ल्याएर त्यो त्यहाँ ट्याङकीमा हाल्छ नि त अन्त अरू कुरो त अब खै त्यो तेत्ति त्यहाँबाट चाहिँ त्यो स्टक भएपछि त्यहाँदेखि त्यहाँबाट चाहिँ गाउँमा बाँडिदिन्छ नि त्यहाँदेखि चाहिँ अब त्यहाँ नालावाल राखेको हुन्छ त्यो नालावालले चाहिँ अब त्यो बिहान बेलुका बिहान बेलुका चाहिँ पानी खोलिदिन्छ अन्त त्यसमा पनि फेरि बैशाख जेठमा त पानीको महादुःख हुन्छ फेरि त्यो एक टाइम पनि मुस्किल पर्छ अन्त नालावाललाई अब कराउँदा कराउँदा हुन्छ जाँदा पनि अब पानी खै हौ पानी बनाएर ल्याएन त हौ भन्छ अन्त पानी त अब खै भाकै मोहनमा भाकै त्यस्तो हो भन्छ नि त अब हो अन्त छैन भन्छ अरू खै अरू कुरो त के भन्नु र अन्त त्यो उँधो उँधो चाहिँ त्यहाँदेखि त्यो प्लेन साइडमा चाहिँ फेरि यो वहाँ त अब दुःख सुख भए पनि पानी त हुन्छ खाडल खनेर बिचरा अब त्यो त्यस्तै अब झोपडीहरूमा बस्नेहरूले आबो त्यो खाडल खनेर त्यहाँबाट चाहिँ पानी झिक्छ पानी झिकेर त्यहाँ अब जर जरमा हालेर घरमा ल्याउँछन् स्टक गर्छ नि त अन्त त्यहाँदेखि त्यहाँ फेरि त्यो भरिएर आउँछ फेरि अब अर्को घरकोले फेरि भरेर लान्छ भरेर त्यहाँदेखि फेरि त्यसको पर्सीपल्ट अर्को घरकोले आएर लान्छ उनीहरू अब गाउँ गाउँ कति छ घर सात घरले मिलेर चाहिँ त्यो खाडल खनेर त्यहाँबाट चाहिँ पानी झिकेर चाहिँ उनीहरूले मिलेर लान्छ नि अर्को घर आजु अर्को घर आज भोलि अर्को घर अब निकोर्सीको दिन चाहिँ अर्को घर त्यस्तो गर्दै तिनीहरूले मिलेर खान्छ नि पानी चाहिँ यहाँ चाहिँ यहाँ चाहिँ छैन त्यस्तो यो हिल साइडमा चाहिँ ट्याङकी बनिन्छ